अब हाम्रो कालिम्पोङमा चाहिँ अब सांस्कृतिक परम्पराहरू चाहिँ अब धेरै अब धेरै नै छन् अब हाम्रो जात जातअनुसारै अब सांस्कृतिक अब परम्पराहरू हुन्छ अब आफ्नो आफ्नो धर्म आफ्नो आफ्नो भाषाअनुसारै अब आफ आफ्नो आफ्नो सांस्कृतिक परम्परा हुन्छ आफ्नो आफ्नो चाडबाड हुन्छ अब त्यो जान्नको लागि चाहिँ अब हामीले बाहिरको मान्छेहरूलाई अब बुझाएर बुझाउन सकिँदैन अब उनीहरू चाहिँ यहीँ आएर बसेर देखेर हेरेर जान्यो बुझ्यो भने चाहिँ अब ठिकै छ अर्को देशबाट अब अर्को जग्गाबाट आएर चाहिँ अब उनीहरूले यहीँ बसेर चाहिँ अब हेर्नु सि सक्नुपऱ्यो बस यहीँ बसेर सक्नुपऱ्यो अन्त अहिले चाहिँ किनभने धेरै किसिमको भएकोले चाहिँ अब हामीले एकैचोटि बुझाउन सक्दैनौँ उनीहरू आएर यहीँ बसी जानीबुझी हेऱ्यो भने चाहिँ हुनेछ अनि यहाँ कालिम्पोङमा चाहिँ अब हामी धेरै जातको मान्छेहरू बसोबासो गर्दै आइरहेका छौँ अब इन्टर कास्ट म्यारिज चाहिँ अब हुन्छ अब नेपालीबाहेक पनि अब अरू जातहरूसँग पनि अब हाम्रो चाहिँ अब बिहा चाहिँ हुन्छ यहाँनिर चाहिँ